भारतमा विगत केही दशकमा देखापरेका नयाँ रोजगारीहरू युट्युबर कमेडियन आदि हुन् यसको विशेष भूमिका के छ भने यसमा कुनै किसिमको डिग्री चाहिँदैन वा भनौँ आफूमा शिल्प छ भने धेरै पैसा पनि कमाउन सकिन्छ र भारतका युवाहरूले जीवनमा के चाहिरहेका छन् त भन्दा उनीहरूले जीवनमा केवल रोजगार चाहिरहेका छन् जसले गर्दा चाहिँ उनीहरू आफ्नो घर सम्हाल्न सकुन्